म केएल रेस्टुरेन्टबाट इन्डियन डिसमा बटर नान र चाइनिज डिसमा

नुडल्स अनि एक प्लेट मोमो अर्डर गर्न चाहन्छु अनि यो अर्डर चाहिँ कुमाई गोधरे गाँउमा डेलिभर गरिदिनुहोस्